हेलो नानी सुन्नुहुँदैछ ए म पनि मेरो छोरालाई कालिम्पोङ लगाउँ भनेको थिएँ कि त्यहाँ कुन चाहिँ अब इन्स्टिट्युटहरू अलिकति राम्रो होला अलिकति मलाई भनिदिनु होस् न हो

यता मेनेज्मेन्टहरू गर्नुको लागि रकभेलहरू पनि छ है ए यहाँ सुन्नुहोस् न अनि त्यहाँको इन्भाइरोमेन्टहरू चाहिँ कस्तो होला है अब कालिम्पोङ त्यहाँ वरिपरि इन्भाइरोमेन्टहरू नानीहरूको लागि अब हामीले हामीले नानीहरू ल्याएपछि अब त्यस्तो अब डरभरहरू चाहिँ न नगरी राख्दा हुनेछ है हुन्छ अलिकति राम्रो मलाई याद गरेर कुन चाहिँ अलिकति राम्रो हो मलाई यता कन्सल्ट गर्दै गर्नुहोस् ल हुन्छ नानी